मङमायाबाट टुरिस्ट गाइड बोल्नु भएको हो म कलकत्ताबाट बोलेको कि म दार्जिलिङ जाने काम थियो दार्जिलिङ दस पन्ध्र दिनको लागि आउनु भनेको थियो तपाईँले घुमाइदिनु सक्नुहुन्छ अनि त्यहाँ टोय ट्रेनहरू चढ्नु पाइन्छ अनि मङमाया भएर आउनु भनेको मङमायाको बाटोहरू चाहिँ कस्तो छ राम्रै होला नि है

र त मङमाया नि बस्नु भनेको कि त्यहाँ होमस्टेमा बस्नु भनेको

हजुर हजुर हजुर हजुर र त टाइगर हिलको बार बारेमा नि धेरै सुनेको थिएँ हो त्यहाँ नि जानु मन थियो यो चाहिँ जुनै मन्थमा नि जानु पाइन् सकिन्छ हामी हुन्छ त्यसो भए हामी नोभेम्बर पन्ध्र तारिक चाहिँ त्यहाँ आइपुग्छौँ